मिथ्या मिथ्या जीवन मेरो सत्य बन्न नआऊ कृत्रिमताको रङ्ग दली सत्य बन्न नआऊ म नै गल्ती जग नै गल्ती हृदय नै गल्ती भयो आज मेरो गल्ती मलाई प्रिय मानौँ कसरी लाज यो जुन कविता छ यो कविता पुस्तकबाट उद्धृत गरिएको एउटा उदाहरणको रूपमा मलाई विशेष प्रिय छ मन पर्छ किनभने यसले आफ्नो जीवनसँग प्रतिध्वनित गर्छ आफूसँग सम्बन्धित लाग्छ कसरी सम्बन्धित लाग्छ भने यसले जीवनको दर्शन बताएको छ होइन जीवन भनेको चाहिँ मिथ्या हो भ्रम मात्र हो होइन एक दिन अन्त्यमा मान्छे जसरी पनि मर्नै पर्छ होइन अनि जुन जीवन दर्शन यस पङ्क्तिले यो पुस्तकबाट निकालेको उदाहरणले गिरीको कविताले दिइरहेको छ होइन त्यसले मलाई धेरै आफूसँग सम्बन्धित लाग्छ अनि अति प्रिय छ